मलाई थाहा भएको कुरा चाहिँ अब म आजतक हेर्छु अब आजतकको मलाई के हरे उयो लाग्छ विश्वास लाग्छ अरू त अब कतिवटा झुट पनि हुन्छ र हिमालय दर्पणको खबरहरू चाहिँ मलाई पुरा सत्य लाग्छ र म त्यही हेर्छु